पश्चिम बङ्गालमा प्रन्चा प्रचालिन भएको धर्म मुख्य धर्महरू थुप्रै छन् जस्तै बुद्धिज्म हिन्दुज्म क्रिस्टिनिटी अन्त मुस्लिम मुस्लिम पनि मुस्लिम पनि छ दार्जिलिङमा फैलिएको थुप्रै धर्महरू धेरै धर्महरू फैलिसकेको छ जस्तै यही हाम्रो बुद्धिज्म भयो बुद्धिज्ममा आउने उयोहरू तामाङ भोटे तामाङ भोटे शेर्पा लिम्बू थुप्रैहरू त्यस्तै थुप्रै अरू उयो त्यसभित्र पनि थुप्रै जातहरू छ अन्त हाम्रो उसमा क्रिस्टिनिनी क्रिस्टिनिटी हिन्दुज्ममा त आउने सबै हुन्छ ब्राह्मण मुस्लिम ब्राम ब्राह्मण बिहार बिहार बिहारी थुप्रै अरू जातहरू पनि छ अन्त हाम्रो यहाँ क्रिस्टिनिटीमा त सबै उयोहरू नै छ हाम्रै यहाँ क्रिस्टिनिटीहरू अङ्ग्रेजबाट आएको यो धर्म र पनि यहाँ पनि थुप्रै प्रच उयो प्रचलिन भएको छ थुप्रै फैलिएको र पनि अन्त हाम्रो मुस्लिम पनि मुस्लिम त अब नभने पनि हुन्छ त्यो त थुप्रै नै छ मुस्लिम भाइहरू त सबै हामी यहाँ दार् पश्चिम बङ्गालमा चाहिँ युनिटी एकता एकतामा एकतामा बस्छ हामी त्यस्तो झैझगडा धर्मप्रति छैन तर हाम्रो हाम्रो सबै यहाँ धर्म धार्मिक वा आफ्नो आफ्नो भगवान् भए तापनि आफ्ना आफ्ना मन्दिर मस्जिद चर्च थुप्रै भएको कारणले त्यस्तो झैझगडाहरूपट्टि चाहिँ गएको जस्तो लाग्दैन म र पनि तर पनि थुप्रै अब अरू जिल्लामा चाहिँ थुप्रै पनि अब झगडाहरू भइबस्छ यही धर्मकै विषय लिएर कहिले मुस्लिम बुद्धिज्म मुस्लिम हिन्दुज्महरू झगडा भइरहेको हुन्छ प्रायः जस्तो चाहिँ दुईजनाका मन्दि एकअर्काका मन्दिर भित्काइ भित्काइ हुन्छ कोसैको मस्जिद भित्काइदिन्छ कहिले मन्दिर त्यस्तो चाहिँ हुनु त्यस्तो चाहिँ नभएको राम्रो अब हाम्रो यहाँ पश्चिंम बङ्गालमा त त्यस्तो चाहिँ भएको देखिँदैन त्यस्तै पश्चिम बङ्गालमा त्यस्तै बुद्धिज्म हिन्दुज्म क्रिस्टिनिटीहरू नै फैलिएर गएको छ अरू धर्म पनि छ जस्तै छेत्री छेत्रीहरू सब ब्राह्मण ब्राह्मणमै हुन्छ अँ छेत्रीहरू हिन्दुज्ममै आउँछ छेत्री विश्वकर्म अन्त के हुन्छ अरू थुप्रै अरू जातहरू जस्तै यो बाहुन बाहुन पात्रहरू सब त्यही उसमै बुद्ध हिन्दुज्ममै आउँछ तिनीहरू अब भगवान् भनेकै तिनीहरूले राम राम भयो शिव भगवान् सब तिनीहरूले मान्छ अब बुद्धिज्म भनेको बुद्धिज्म नाममै बुद्धि बुद्ध छ बुद्धकै धर्म हो अब यहाँ क्रिस्टिनिटीमा त हाम्रो सबैलाई थाहै भएको हो जिजस जिजस प्रभु प्रभु भनेरै चिनिन्छ सबैले क्रिस्टिनिटीमा अब यो मुस्लिममा चाहिँ हाम्रो अब अल्लाहहरू भयो अल्लाहहरू छ हाम्रो मुस्लिम दाजु भाइ बहिनी दिदीहरू नै हरू तिनीहरू अल्लाहलाई मान्नुहुन्छ